हेलो साथी मूर्ति खोला पिकनिक जानु भनेको सुन्दैछ साथी हेलो मूर्ति खोला पिकनिक जाऊँ भनेको हौ हजुर सल्लाह गरेर जाऊँ भनेर चाहिँ कल गरेको नि कस्तो छ होला है मूर्ति खोला त्यही पाँच सय गरेर उठाउनु पर्छ होला हौ साथी ते त्यही भएर त सल्लाह गर्नुलाई कल गरेको नि साथी गाडीमै जानु पर्छ हौ टाडो हो गा भाडा कति हो भाडा मिलाउनु होस् न हजुर साथी ए त्यति पाँच छ हजार रुपे लाग्छ है ए अन्त पिकनिक गएर के पकाउनु त हामी दसजना छ दसजना छ हो त

अन्त अन्त के के पकाउनु साथी ए पकौडा बनाउनु पर्छ मेन कुरो त अचारहरू बनाउनु पर्छ गोर्खे अचार हो पकौडा मासु खसीको मासु लेडिस पनि छ त लेडिस पाँचजना छ जेन्स पाँचजना दसजना हजुर दिउँसो त गर्नु हुँदैन नि

अन्त कहाँ हुनु हुन्छ साथी अहिले तपाईँ हेलो